हजुर तपाईँ विकास फर्निचर दोकानबाट बोल्नुभएको हो अँ मलाई एउटा सामानको विषयमा सोध्नु थियो कि अँ मलाई एउटा गोदरेज चाहिएको थियो अँ कस्तो रेन्जको छ होला तपाईँकोमा दस हजारको चाहिँ कति फिटको छ तपाईँकोमा पाँच पाँच फिटको छ है त्यसको चाहिँ कति डोर चाहिँ कतिवटा छ दुईवटा छ कि एउटा छ कि त्यसमा चाहिँ कति क्यापासिटी कति छ त्यसको आलमिरा कतिवटा छ त्यहाँभित्र ए हजुर त्यो चाहिँ प्लाइ प्लाइवुडले बनाएको हो कि तपाईँको टिनको हो दुईवटामा है कलर कस्तो अभाइलेबल छ होला तपाईँकोमा ए हजुर अनलाइन पेमेन्ट हुन्छ है अनि तपाईँहरू होम डेलिभरी गर्नुहुन्छ हुन्छ है मलाई म तपाईँलाई अनलाइन पे गर्छु तपाईँ मेरो एड्रेसमा तपाईँ डेलिभरी गरिदिनु होस् न मलाई तपाईँको यो हप्ताभित्रमै चाहिएको अनि मलाई यसको त्यो तपाईँकोमा कस्तो कस्तो छ आइटम अभाइलेबल कि त्यसको मलाई फोटो पठाउनु सक्नुहुन्छ अनि डिस्काउन्ट कति छ तपाईँकोमा अहिले थर्टी पर्सेन्ट फोर्टी गरिदिनु होस् न अन्त फोर्टी हुन्छ वेट होइन मलाई त यो हप्ताभित्रमा चाहिएको मलाई फोर्टी गरिदिनु होस् न ए हुन्छ हुन्छ हुन्छ धन्यवाद